यहाँ हाम्रो नजिकै कलाप्रति स्टोर छ यसको नाम हो प्रकृति सपिङ मार्ट यहाँ सबै प्रकारको आर्ट क्राफ्टको सामानहरू पाइन्छ र हामी यहाँ पेन्सिल रबरहरूदेखि लिएर आर्टमा जति पनि चाहिने पेन्टिङ ब्रसहरू सबै हामी त्यहीँबाट ल्याउँछौँ मलाई त यो यसमा रुचि छैन र मेरो नानीहरूलाई रुचि छ र उनीहरूको लागि हामी सामानहरू आर्ट एन्ड क्राफ्टको लागि त्यहीँदेखि लिएर आउँछौँ